मलाई चाहिँ बाइकमा राइडहरूमा जानु एकदमै मन पर्छ म घरमै हुँदा पनि कोही बेला अल्छीहरू लाग्दाखेरि साथीहरूसँग म यसो घुम्नु ओर्नु बाइकमा गइबस्छु र अहिलेसम्म त्यस्तो टाढो टाढो मैले लङ टुरहरूमा त गएको छुइनँ र पनि एक पल्ट नभएर पनि मात्रै होइन मलाई थुप्रै जगाहरू जानु मन छ एउटा त्यही जगाहरू एउटा कुनै यस्तो जगा जान्छु भनेर सोचिहालेको चाहिँ छुइनँ अहिले तर मेरो साथीहरूसँग चार पाँचवटा बाइकमा तिन चार दिन अथवा त्यो भन्दा बेसी बेसीको लामो लामो बाटोमा बाइकमा जानु इच्छा छ बाटोमा क्याम्पिङहरू गर्दै मलाई राइडिङ भनेको चाहिँ मेरो प्यासनै हो जस्तो भनौँ न मलाई एकदमै मन पर्छ मलाई बाइक कुदाउनु र कुनै दिन एउटा मेरो यो इच्छालाई म पुरा गर्ने छु भन्ने मलाई लाग्छ र जगाहरूमा चाहिँ मैले अब त्यस्तो सोचिहालेको छुइनँ यस्तो जगा जान्छु भनेर तर नेपालको मुस्ताङ भन्ने जगामा चाहिँ मलाई जानु इच्छा थियो बाइकमै नगए पनि फाल्तु भए जान्छु भनेर सोचेको थिएँ तर अहिले त अब बाइक किनेको छु र कुनै दिन साथीहरूसँग मिलेर बाइकमा जान्छु